मैले फ्लिपकार्टको माध्यमबाट एउटा जुत्ता मगाएको थियो अनि त्यो जुत्ता मैले नौ दिन बाद पाएँ अन्त त्यो जुत्तामा चाहिँ धेरै कमीहरू थियो अनि त्यो जुत्ता पछिबाट फाटेको थियो अनि अगाडिबाट पनि दाहिनेपट्टिको अगाडिबाट पनि फाटेको थियो अन्त मलाई साइज पनि भएन अन्तखेरि मलाई लगाउनु पनि भएन त्यो जुत्ता अनि रिटर्न गर्ने पोलेसी पनि थिएन फ्लिपकार्टमा त्यही कारण चाहिँ मेरो यो अ यो अर्डर चाहिँ लाइफको वर्स्ट नराम्रो एक्सपिरियन्स रह्यो अन्त मलाई अब फ्लिपकार्टलाई भन्नु छ कि तपाईँहरूले जति पनि सामानहरू पठाउनुहुन्छ पठाई पठाउनु हुँदाखेरि तपाईँले धेरै चेक गरेर पठाउनुहोस् अथवा राम्रो हेरेर पठाइदिनु होस् भन्न ती त्यति नै भन्न चाहन्छु